हेलो तपाईँ टिस्टा होटेलबाट सङ्गम दाजु बोल्नु भएको हो हिजो मैले खाना अर्डर गरेको थिएँ र त्यसमा राम्रो आएको थियो दालहरू दाल पापडहरू राम्रो आएको थियो र आजको अर्डरमा चाहिँ मलाई अलिकति कोल्ड ड्रिङ्क्स र पानीहरू ल्याइदिनु हुनु ल्याइदिनु सक्नु हुन्छ म यहाँ टिस्टा स्कुलको छेउ छेउ छाउमा हुन्छु होला त्यहाँसम्म ल्याइदिनु होस् होला